दार्जिलिङ जिल्लामा व्याप्त एउटा किंवदन्ती महाकाल मन्दिरसित जडित छ मन्दिर परिसर अन्तर्गत बोजू देउताको एउटा गुफा रहेको छ जुन गुफासित धेरै कथाहरू पाउन सकिन्छ त्यस्तै एउटा कथा यस प्रकार रहेको छ त्यस गुफाको मुख महाकाल मन्दिरमा पर्छ भने त्यस भित्रबाट यात्रा गरे अम्बटे मन्दिरको गुफामा निस्कन्छ भन्ने कथा दार्जिलिङमा मात्रै नभएर अन्य ठाउँहरूमा समेत लोकप्रिय रहेको छ एक दिन त्यसै गुफाबाट कतिपय अङ्ग्रेजहरू खोजी गर्नका लागि भनेर एउटा कुकुर लिएर पसेको भनिन्छ तथापि धेरै दिन धेरै महिना बितिसक्दा पनि कोही त्यस गुफाबाट निस्कन सक्दैन र धेरै समयको अन्तराल पछि केवल त्यस कुकुर मात्र त्यस गुफाबाट निस्केको मानिन्छ अतः केवल पुण्यात्माहरू मात्रै त्यस गुफाको सम्पूर्ण यात्रा गर्न सक्छन् पापीहरू भित्रै अल्मलिएर मर्छन् भन्ने जुन चाहिँ किंवदन्ती छ त्यस किंवदन्ती अझ पनि यदाकदा यस क्षेत्रमा सुनिने गर्दछ